एउटा नेगेटिभ एक्सपिरियन्स जो चाहिँ मैले मेरो सेकेन्ड प्रोडक्टमा पाएँ मेरो सेकेन्ड प्रोडक्ट थियो फेसवास र फोर्टी सिरिजको जुन मैले फेसवास मँगाएको थिएँ त्यस फेसवासले मलाई धेरै एलर्जी जस्तो त्यो समस्याहरू आइपुग्नपऱ्यो त्यसको दाम अथवा मूल्य पनि धेरै बे थियो जसले गर्दाखेरि त्यसलाई मलाई पैसाको खर्च मात्र जस्तो लाग्यो त्यस फेसवासले गर्दाखेरि मेरो अनुहार अलिकति बिग्रिएको जस्तो पनि मलाई लाग्यो त्यहीकारण चाहिँ मलाई यो जुन फेसवास थियो त्यसले गर्दाखेरि धेरै समस्या पनि आइपुग्नपऱ्यो र मलाई यस फेसवास रुचेन यस फेसवासले गर्दाखेरि मेरो पिम्पलहरू जस्तो समस्याहरू धेरै आउन थाल्यो जसले गर्दाखेरि मैले अहिले पनि यस फेसवास किनेको पछतावा हुँदैछ सात सय रुपियाँ गर्ने यो फेसवासले मलाई धेरै नोक्सान पनि पुऱ्यायो बरूभन्दा त्योभन्दा राम्रो अरू नै सस्तो दामको फेसवास मैले हेरजाँच गरेर किनेको भए पनि हुन्थ्यो होला हुन त मैले यसलाई यसको ब्रान्डलाई अरू र मानिसहरूले भनेको सुनेरै यस फेसवासको खरिदारी गरेको थिएँ तर यसले फेसवासले मलाई भनेको जत्तिको चाहिँ सहायता पुऱ्याउन सकेन त्यसले गर्दाखेरि यसले मेरो पैसाको नोक्सान मात्र गराएको जस्तो मलाई लाग्यो त्यहीकारण चाहिँ यो फेसवासको खरिदारी म गर्दिनँ भन्ने चाहिँ मैले यो एउटा सोचमा लिएको छु यस फेसवासले गर्दाखेरि मेरो जुन स्किनको त्यो छालाको जुन एउटा त्यो ग्रेडियन्सहरू नेचरल जुन ओयलहरू थियो त्यसको सबै यसले पखालेर लाने गर्छ र मेरो स्किनलाई धेरै ड्राई बनाउने गऱ्यो र त्यसैले गर्दाखेरि यो फेसवास चलाउन म मैले अहिले छोडेको छु